यदि मैले अवसर पाएको खण्डमा भारत वा मेरो कुनै पनि मेरो आफ्नो बसोबासो गर्ने राज्यमा म आफ्नो यस्तो कला र शैलीलाई अगाडि लान चाहन्छु जसले चाहिँ मेरो जातीय त्व जातित्वको प्रदर्शन गर्न सकोस् मेरो आफ्नो जातिलाई चिनाउन सकौँ अनि मेरो आफ्नो जातीय भेष भूषा कल्चर है जति पनि अर्नमेन्ट्सहरू छ त्यो सबै चाहिँ म यसरी आफ्नो देशलाई आफ्नो राज्यलाई म त्यो शैलीहरूद्वारा आफ्नो देशलाई अनि राज्यलाई साथै मेरो आफ्नो क्षेत्रलाई पनि म उच्च स्थानमा राख्न चाहन्छु एउटा पहिचान दिलाउन चाहन्छु अनि हाम्रो जातीय जातीय माझमा हाम्रो कल्चरल ड्रेस कल्चरल अर्नमेन्ट्सहरू धेरै नै इम्पोर्टेन्ट अनि लोकप्रियता पनि छ यसको लोकप्रियता दिन दिनै बढिरहेको छ हो अनि यही कारण हामी यसलाई नै अगाडि बढाउन चाहन्छौँ